स्वागत छ तपाईँलाई तपाईँले आफ्नो परिचय त्यहाँबाट तपाईँको क्वालिफिकेसन तपाईँको परिवारको बारेमा हामीसँग साझा गरिदिनु होस् न हुन्छ नमस्कार म मेरो नाम हो मन्जु सार्की मेरो एज हो छत्तिस म बिरपाडादेखिको बाख्राकोटमा बिहा भएर आएको मेरो क्वालिफिकेसन ग्रेजुएसन हो र मेरो हस्बेन्ड मेरो सासु ससुरा देवर नानी दुईवटा नानी लगाएर हामी पाँचजना बस्छौँ फ्यामिलीमा र सबैजनाले ठिकै छ र घरमा त्यस्तो प्रब्लम